केटीहरूले चौबन्दी चोली गुन्यु चोली लाउँछन् तर अब म राई जाति परेकोले गर्दाखेरि चाहिँ म चाहिँ अब त्यो एउटा फेङ्गा भन्छ हाम्रो राईहरूले लाउने त्यो फेङ्गा लाउँछौँ अनि अब अब अझै बुद्धिस्टहरूले तामाङहरूले च्याब के बजाउँछ तामाङहरूले के बजाउँछ भने नि डम्फु त्यो बजाउँछ सुब्बाहरूले च्याब्रुङ बजाउँछ दमाईहरूले दमाहा बजाउँछ नौमती बाजा बजाउँछ त्यस्तो कुराहरू अब कपडाहरूमा आ आफ्नो संस्कृतिअनुसार हुन्छ तर नेपालीको परम् संस्कृतिको कपडा भनेको चाहिँ अब दौरा सुरुवाल ढाकाको टोपी अनि तपाईँको गुन्यु चोली फरिया केटीहरूले लाउँछ